अब हामी चाहिँ पहिला चाहिँ अब हाम्रो कम्युनिटीमा चाहिँ के के गेम्सहरू खेल्थ्यो भन्दाखेरि चाहिँ अब यो फुटबल बास्केटबल भयो भलिबलको अलावा चाहिँ के के खेल्थ्यो भन्दाखेरि चाहिँ अब म जब पहिला स्कुल छुट्टी हुन्थ्यो म कालिम्पोङ पढ्थे म मेरो स्कुल छुट्टी हुन्थ्यो त्यहाँदेखि म गाउँको साथीहरू भेट्थेँ त्यत्ति बेला अब सानोमा चाहिँ अब हामी सानोमा भन्दाखेरि पनि पहिलासम्म खेल्यो अहिले पनि त्यही कल्चर अहिले पनि फलो भइरहेको छ के के खेल्थ्यो भन्दाखेरि चाहिँ ठेनी भन्ने खेल्थ्यो लुकामारी खेल्थ्यो खोप्पी खेल्थ्यो रिङ्गोल भन्ने पनि खेल्थ्यो मेसकोल पनि खेल्थ्यो त्यहाँदेखि पटपटे त्यो बाँसको बन्दुक पनि खेल्थ्यो अरु गेम गिल्ली डन्डा पनि खेल्थ्यो त्यो डन्ठा उयो गर्ने लुकामारीमा लुक्नु पर्ने हो त्यस्तोहरू अब त्यस्तो अब अहिलेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अहिले नानीहरूले चाहिँ त्यस्तोहरू त सप्पै भुल्लिन्दै भुल्लिन्दै गई सकिसकेको छ अहिले किनभने सबैजना बजारमा पढ्छ अनि त्यत्तिकै त्यत्तिकै अब त्यत्तिकै सेटल हुन्छ मज्जाले हायर स्टडिजको लागि त्यत्तिकै हुन्छ त्यही भएर चाहिँ गाउँ घरको उयोहरू चाहिँ त्यस्तो अब याद पनि गर्दैन थाहा पनि छैन होला कतिजनालाई त र यी सब चाहिँ हामी खेल्थ्यौँ पहिला सानोमा